हाम्रो गाउँघरमा हामीहरू चाहिँ पुरानो परम्परागत नै किस कृषिहरू गर्छौँ धान कोदो मकैहरू रोप्छ यो धानहरू रोप्ने टाइम चाहिँ बर्खाको टाइम हो जब मकै पाकी सक्छ मकै उठाउँछ अनि मकै उठाएपछि भित्ताहरू तास्छौँ आलीहरू तास्छौँ र खेतमा पानीहरू लगाउछौँ त्यति बेला त पानीहरू पनि धेरै परेको हुन्छ खोला नालाहरू बढोको हुन्छ यो बर्खाको टाइममा अनि पानीहरू पनि प्रशस्त मात्रामा पाइन्छ धानहरूलाई धेरै पानी चाहिने भएकोले गर्दाखेरि अनि बर्खामा धान रोप्छौँ हाम्रोतिर ट्रयाक्टरहरू चलाउने चलाउँदैन ट्रयाक्टरहरू छैन त्यही भएर हामी चाहिँ गोरुहरूले नै जोत्ने गर्छ पहिला अब गोरूलाई खेतमा पानी लगाए पछि पानी मजाले भरिन्छ गरामा पानीहरू भरिन्छ अनि त्यसपछि गोरुहरू लगेर लेडको दाँते गोरू हलोहरू भयो त्योहरू सबै लगेर हामीले जोत्छौँ गोरुलाई गोरू जोति सकेपछि दाँते लगाउनु भन्छ दाँतेहरू लगाएर त्यसको बादमा फ्याउरी लगाएर मिलाउँछौँ अनि त्यो फ्याउरी लगाइसकेपछि हामी रोपारेहरू धानबारी खेतमा पसेर धानको बिउहरू उखालेर मजाले धानको बिउलाई धोएर अनि त्यसको बादमा चाहिँ मजाले हामी रोप्ने गर्छौँ खेतमा धानबारीमा धानहरू रोप्ने गर्छौँ खेतमा गएर त्यही प्रकारले गर्छ हामीहरू चाहिँ